अब त्यसलाई फलेको चिजलाई त अब त्यसलाई त समयमा ऊ यो भयो बेसी त्यहाँदेखि छिप्छ पाक्छ टिपेर बिक्री गरिदिन्छु अन्त यसो कोही बेला गाउँकोले पनि किनेर लगिहाल्छ अन्त यस्तै अब कसरी किलो भन्छ तिस रुपियाँ चालिस रुपियाँ त्यो अब समय हेरिहेरि अब हेरेर चाहिँ त्यो बिक्री गर्छु नि त अन्त त्यही हो कोही बेला अम्बक समयमा अब कार्तिक मङ्सिरमा अम्बक पाक्छ त्यही कोही बेला नानीहरूले घरकोले खाइहाल्छ अरू भएको कुदोँहरू आउँछ कुदोँले खाइदिन्छ हो कुदोँहरूले खान्छ जङ्गलको चिजले त्यो हेर्नु पनि पाउँदैन अन्त सुन्तलाहरू भयो भने सुन्तलाहरू चाहिँ यसो अब गाउँकोले चाहिँ यसो पूजातिर यसो लान्छ किनेर अन्त फुल सयपत्री फुल अब यो अक्टोबरको यो तिहारको टाइममा अब सयपत्री फुलहरू हुन्छ त्यो अब दैलोमा लगाएर दैलो खिड्कीतिर लगाउँछौँ त्यहाँदेखि मन्दिरतिर त्यहाँदेखि चाहिँ त्यहाँदेखि उब्रिएको चाहिँ अब बिक्री गरिदिन्छु बेच्छु त्यति हो अरू कुरो त के छ र